र मैले आफ्नो बगैँचा व्यवस्थित गर्नको लागि चाहिँ धेरै धेरै समस्याहरू आइपरे पनि हामीले अब धेर थोर चाहिँ गाई गोरुहरूबाट बचाउनको लागि बारबेर गर्नु पर्यो बाँसले हुन्छ कि केले हुन्छ तारहरू लगाएर हुन्छ हामीले बारबेर गरेर अनि त्यो जुन गार्डनमा हामीले बगैँचामा जुन हामीले फल फुलहरू लगाएको हुन्छौँ त्यसलाई बचाउनको लागि किराहरूबाट बचाउनको लागि हामीले दबाईहरूको प्रयोग गर्नु पर्यो र त्यो दबाईहरूको प्रयोगमा पनि हामीले पेस्टिसाइटहरू नगरेर अरू कुनै दबाईहरू नलगाएर हामीले केमिकलहरू नलगाएर आफ्नो बगैँचामा जुन लगाएको फल फुल बिरुवाहरूलाई बचाउ बचाउनको लागि चाहिँ हामीले गाई गोरुको मूत्रबाट बनिएको अनि त्यसमा गोबरहरू मिसाएर जुन तिन महिनासम्म एक महिनासम्म राखेर जुन दबाईहरू बनाइन्छ अनि त्यसलाई नै चाहिँ हामीले स्प्रेहरू गरेर दबाई त्यो बोट बिरुवामा स्प्रेहरू गरेर त्यहाँबाट किराहरू हटाएर अनि त्यहाँ मैला पात पतिङ्गरहरू जम्न नदिएर त्यहाँ जामे जाम्मिएको जगामा मच्छरहरू बस्छ भनेर त्यसलाई सफा सुग्घर राखेर अनि त्यहाँबाट चाहिँ अब कुनै पनि किराहरूलाई हामीले हटाएर चाहिँ आफ्नो ब बारी बगैँचाहरूमा चाहिँ जुन फलफुलहरू लगाएको हुन्छौँ हो त्योहरूलाई चाहिँ बचाउनुको लागि चाहिँ हामी त्यस्तो आफ्नो आफ्नो गाउँमा आफ्नो घरमा एउटा कुनै पनि दबाईहरू बनाएर हामीले त्यसलाई प्रयोगमा ल्याएर चाहिँ हामीले आफ्नो बगैँचाहरूलाई अनि बगानमा लगाएको जुन हाम्रो बोट बिरुवाहरू हुन्छ तिनीहरूलाई चाहिँ हामी बचाएर राख्ने कोसिस गर्छौँ